परिवार अथवा अन्य सदस्यसित समय बिताउनु अथवा मेरो कुरा पोख्नुको लागि चाहिँ म के उपाय खोज्छु भन्दा चाहिँ नि अब भान्सा कोठामा त काम त धेरै नै हुन्छ अनि म चाहिँ के गर्छु भन्दाखेरि अब कहिले कहीँ चिया खाने अब त्यस्तै बेला हुन्छ बिहान हुन्छ कोही बेला अथवा तिन बजीतिर हामी खान्छौँ चिया खान्छौँ त्यति बेला चाहिँ चिया खाँदाखेरि अब गफ हुन्छ बातचित हुन्छ अनि अब त्यस बाहेक अरू बेला जस्तै बिहान बेलुकी बाह्र बजीतिर खाना बनाउँदाखेरि म अब बोल्ने बोल्नु पाउँ भनेर त मेरा कुरा राख्न लागि चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ प्याज काटिदिन्छु टमाटर काटिदिन्छु हो अनि अदुवा लसुन छिलिदिने अथवा कुच्याउने काम गरिदिन्छु पिसिदिने मसाला पिसिदिने काम गरिदिन्छु अनि भाँडा मोलिदिन्छु कहिले कहीँ अनि अब कहिले कहीँ त म आफै खाना पनि बनाउँछु अनि बसेर कहिले कहीँ भान्सा घरमा बसेर म मेरो कुरा राख्छु आमाहरूले सुनिदिनुहुन्छ अथवा आमालेहरूले कुरा राख्नु हुन्छ अनि म पनि सुनिदिन्छु अनि यसरी चाहिँ अब मेरो मेरो कुरालाई म आमाहरूसँग राख्छु मैले त्यस्तो उपाय त मतलब रोजेको त्यसरी म गर्ने गर्छु अनि त्यसो गर्दा खेरि चाहिँ एक प्रकारले समय पनि बाँच्दो रहेछ अनि समय बाँच्दो रहेछ साथ साथै आमाहरूले मेरो कुरा सुन्ने मौका अथवा मैले पनि आमाको अथवा परिवारको बाबाको हो जोजोको अथवा नानाको कुरा सुन्ने मौका पाउँदो रहेछ र त्यसो हुँदाखेरि चाहिँ धेरै फायदा हुँदोरहेछ अनि सर सल्लाहमा सबैकुरो हुँदोरहेछ म त्यसरी चाहिँ म मेरो म त्यसरी सोच्छु अनि त्यसरी नै म मेरो कुरारूलाई राख्न लागि त्यसरी त्यस्तो प्रकारको उपाय म चुन्ने गर्छु